जस्तै तपाईँको अब भिडियो गेममा अब क्ल्यास अफ क्लाइन भयो पबजी भयो मोबाइल भयो तपाईँको यो फ्रि फायर भयो मोबाइल लिजेन्ड्स भयो क्ल्यास रोयलहरू भयो यस्तो गेमहरू छ हो अब त्योमध्येमा चाहिँ मलाई मनपरेको चाहिँ अब पबजी हो हो अनि हामी यो म अहिले यो फिलहाल पनि यो पबजी खेलिरहेको छु पहिला सुरु तपाईँहरूले अब यो पबजी यो तपाईँको पैसा त लाग्दैन तपाईँको जस्ट यसमा तपाईँको वाइफाई नेटबाट चल्ने गेम हो तपाईँको हो अनि यो चाहिँ तपाईँ यो गेममा चाहिँ तपाईँको विभिन्न संसारभरिको छरिएको अहिले छरिएको मान्छेहरूले चाहिँ खेल्छ हो भेट पनि हुन्छ त्यहाँनिर इन्टर्याक्ट हुन्छ अनि तर अहिले चाहिँ बनाएको चाहिँ तपाईँको पबजी इन्डियन मोबाइल हो तपाईँ त्यसमा चाहिँ तपाईँको इन्डियाभरिको मान्छेहरू जहाँ जहाँ छ छोडिएको उनीहरूसँग पनि एउटा टिमअप गरेर हामी खेल्नु सकिन्छ यो गेम हो अनि यो गेम मलाई त्यसै कारण यसै यसै कारणले गर्दाखेरि चाहिँ मलाई पुरै मनपर्छ